ड्रयिङ चाहिँ मेरो हब्बी मात्र हो हो र मैले प्रोफेसनली चाहिँ त्यसरी केही लिएको छुइनँ कि मैले अब एउटा एक्जिबिसनहरूमा राख्नु सक्छु हो त्यो चाहिँ मैले अब एउटा फ्री टाइम स्पेर टाइमहरू हुँदा मात्र गर्छु होइन मनलाई मन लागेको बेलामा मेरो मुडहरू अनुसार गर्छु हो त्यो चाहिँ अब आफूले आफूलाई आफ्नो फिलिङ्ग्सहरू उयो गर्नु लागि मात्र गर्छु र मैले चाहिँ त्यस्तो त्यो त्यो लेबलको चाहिँ मैले गरेको छुइनँ कि मैले त्यो कुनै एउटा एक्जिबिसनहरूमा राख्न सक्छु